हामीलाई थाहा हुनु पर्ने डेटहरू जस्तो राष्ट्रिय अवकाश माने छुट्टी भने सरकारले दिएको छुट्टी अनुसार हाम्रो पन्ध्र अगस्त भयो पन्ध्र अगस्तमा हाम्रो अब छुट्टी हुन्छ यो हाम्रो राष्ट्रिय छुट्टी हो अब पच्चिस डिसेम्बर अब क्रिसमस डे हुन्छ पच्चिस डिसेम्बरमा सबलाई छुट्टी दिइन्छ भारत सरकारकै नियम अनुसारले यो छुट्टी अब ग्रान्ट भएको सोह्र मार्च भयो छब्बिस जनवरीमा हाम्रो रिपब्लिक डे जसरी भारतभरि नै यो मनाइन्छ भारतभरि नभएर पनि विदेशमा पनि यो छब्बिस जनवरी चाहिँ हाम्रो रिपब्लिक डे हुनाले मनाइन्छ र तेह्र जुलाई हाम्रो अब हाम्रो एउटा महान् चाड जस्तै हो तेह्र जुलाई यो पाँचवटा विशेष गरेर पाँचवटा डेटहरू चाहिँ हाम्रो भारतको छुट्टीहरू हो